खाना पकाउँदा वा खाना खाँदा पालन गर्ने सम्बन्धित परम्परा र अन्धविश्वासहरू हाम्रो धेरै छन् जस्तै कि अब हामीले यो चामल पखाल्दा चार खेप पाँच खेप होइन कि तिनपल्ट पखाल्नुपर्छ भनिन्छ हाम्रो समाजमा अनि त्यसपछि अरू छ दाल पखाल्दा पनि जताभाबी दालको पानी चामलको पनि पानीहरू जताभाबी जुठो भाँडामा फ्याँक्नु हुँदैन भन्ने पनि यो धारणा छ हाम्रो अनि अर्को चाहिँ अब खाना भात पस्किसकेपछि भात पस्किनु अगाडि भात पाकेपछि हामीले यो भात चरा चरूङ्गी चुरुङ्गीलाई पहिला चढाउनुपर्छ भन्ने पनि एउटा विश्वास छ अनि त्यसपछि मात्र हामी खान्छ हामी खानु बस्दा पनि टाउकोमा हात हालेर या गालामा हात हालेर एउटा हात त्यसरी खानु हुन्न अनि खानु अगाडि हात राम्ररी धोएर अनि मजाले बसेर शान्तसँग बसेर अनि खाना खानु अगाडि भात भात सब्जी अलिकति चाहिँ हामीले प्लेटको बाहिर अलिकति चढाउनुपर्छ भन्ने यो एउटा हाम्रो विश्चास छ यो विश्वास यो अन्धविश्वासहरूमा चाहिँ धेरै साइन्टिफिक रिजनहरू छ यो भन्नु थाल्यो भने चाहिँ धेरै लामो हुन्छ अनि अर्को चाहिँ के छ भने हामीले अरू अब खानाहरू पनि यो जो खाना पकाएको खानामा खानाको भाँडामा नै खा खानुहुन्छ कतिजनाले त्यही भाँडाबाट त्यो पनि राम्रो त्यो त्यो पनि हामी मान्दैनौँ त्यसमा खानु हुँदैन हामी अलग्गै प्लेटमा राखेर खान्छौँ जुठो चम्चाले त्यही खा पकाएको भाँडामा हालेर खानाहरू लिनु हुँदैन यी धेरै अन्धविश्वासहरू छन् यो अन्धविश्वास भन्दा पनि यसमा धेरै राम्रो कुराहरू पनि छन् किनभने अब जुठो जस्तो तपाईँहरले कोविडमा जुठो खानुहुँदैन भनेर त थाहा थियो नि कसैको त्यो जुठोहरू खाँदाखेरि धेरै बिरामी रोगहरू सर्छ होइन बिरामी हुन्छन् मान्छेहरू त्यही कारणले नै भनिराखेको होला हाम्रो पहिलाको पुर्खेलीहरूले कि यो जुठो गर्नु हुँदैन त्यही खाना पकाएको भाँडामा खानु हुँदैन अब प्लेटमा अलग्गै लिएर खानु अरूको जुठो नखानु जुठो खायो भने ओँठको छेउमा खटेरा आउँछ त्यस्तो भनेर नानीहरलाई भन्छन् होइन हामीले त्यो जुठो चाहिँ जुठो खाना खानु नहुनेमा चाहिँ धेरै कुराहरू छन् यसमा त्यो पनि राम्रो पनि हो यो सबै कुरा अन्धविश्वासहरूको मान्नु पनि पर्छ हामीले यसलाई चाहिँ नकरात्मकली हेर्नु हुँदैन हामी सकारात्मक रूपमा नै लिनुपर्छ धन्यबाद